हेलो ज्ञानकला पुस्तकको पुस्तक भण्डार बोल्नु भएको हो ए यो दोकान त अस्ति त बन्द थियो नि है ए मलाई नेटको लागि नि नेटको लागि बुकहरू चाहिएको थियो हो एसएससी र नेटको लागि मेन अहिले चाहिँ कुन चाहिँ होला तपाईँकोमा

प्राइसहरू चाहिँ कसरी होला भनेपछि डिस्काउन्टहरू त छैन नि है

तपाईँकोमा इङ्लिस लिटरेचरको बुकहरू चाहिँ कुन कुन होला हौ विशेष गरी नोबेलमा

तपाईँकोमा यस्तो अवार्ड अवार्ड विनिङ बुकहरू होला

नेपाली नेपालीमा चाहिँ कुन कुन होला हौ

हुन्छ म तपाईँ भएको त्यो दोकान आउँछु कि सन्डे खुल्ला हुन्छ सन्डे हुन्छ म सन्डे दस बजीतिर आइपुग्छु नि है